हेलो हजुर हजुर म दार्जिलिङ टुर गाइड बोल्दैछु के सेवा गर्नसक्छु होला तपाईँलाई हजुर कतिजना ए हजुर होटेलहरू बुक गरि बुक गरिसक्नु भएको छ ए हुन्छ हुन्छ हाम्रो हाम्रो एजेन्सीबाट नि तपाईँलाई होटेलहरू सबै बुक गराइदिन्छ तपाईँको सिलगढीमा गाडीदेखिको सबै हाम्रोबाट प्रोभाइड गर्छ हो

पाँचजनाको तपाईँको होटेलको स्टे पर हेड एकजनाको पन्ध्र सौ लाग्यो एक रातको अनि त्यसमा अब हाम्रो चाहिँ के छ भन्दा चाहिँ तपाईँले खाना चाहिँ आफ्नै पैसाले अब किन्नु पऱ्यो हामी फ्री अफ कस्ट त्यही उयसमा होटेलको रे उयो रेन्टसँगै गाडी भाडा छोडेर चाहिँ हामी तपाईँलाई टुर चाहिँ गराउनु सक्छौँ टाइगर हिल र बतासे लुपको चाहिँ कि अनि त्यो छोडेर अब तपाईँहरूलाई दार्जिलिङ अरू जग्गा घुम्नु मन पऱ्यो भने चाहिँ तपाईँहरूले अब एक्स्ट्रा पे गर्नुपऱ्यो हाम हाम हामीलाई अरू एक्सट्रा जग्गा चाहिँ तपाईँको तपाईँको छ डाली मोनास्ट्री भयो एउटा एउटा आउँछ अर्को जापानिस टेम्पल पिस पगोडा भन्छ हो हेलो हलो सुन्नुहुँदैछ पिस पगोडा अर्को छ नाइटेङ्गल पार्क हेलो हेलो हेलो ए सुन्नुहुँदैछ है अर्को छ तपाईँको ह्याप्पी भ्याली टी स्टेट हो ह्याप्पी भ्याली टी स्टेट अन्त रक गार्डन ओरेन्ज भ्याली अनि तपाईँको तपाईँको यता रक गार्डन भयो हो अन्त ह्याप्पी भ्याली ओरेन्ज भ्याली अन्त तपाईँको महाकाल टेम्पल भयो अनि अर्को तपाईँको नाइटेङ्गल स्रबेरी पार्क भयो अर्को बोटनिकल गार्डन छ अनि अर्को एउटा जू भयो पद्मादा नाइडू जू हो अनि म्युजियम पनि छ त्यहीँनिर अनि यता तपाईँको चिनमारीमा छ उयो भालेढुङ्गा भन्ने हो त्यहाँनिर रकहरू क्लाइम्ब गर्नु पनि सक्नुहुन्छ छ कम्ती हुँदैन नि हुँदैन नि बहिनी कम्ती हाम्रो यो फिक्स्ड रेट हो हो अझै हामी तपाईँलाई अब त्यो होटेल सँगसँगै तपाईँलाई अब त्यो जाप के पो बतासे र टाइगर हिलको फ्री अब राइड दिँदैछ हामी ए हुँदैन नि कम्ती हुँदैन नि हाम्रो फिक्स्ड रेट नै यति नै हो अनि तपाईँहरू अरू अरू छैन नि अब तपाईँहरू अब कन्फर्म गर्नु हुन्छ भने चाहिँ हामी तपाईँहरूलाई सिलगढी पिक गर्नु पनि आउँछ गाडी भाडा तपाईँको एकजनाको दुई सौ पचास गरेर लिन्छ हुन्छ हुन्छ कन्ट्याक्ट गर्नुहोस् न ल हुन्छ साथीभाइलाई कल गरेर हुन्छ